विशेष गरी भन्नु पर्दाखेरि है एक साथमा है जुन चाहिँ काम गर्न एकदमै गाह्रो भएको थियो यस्ता व्यक्तिहरू पनि थिए है जोसँग एकदमै साँठगाँठै नमिल्ने जोसँग मन नै नमिल्ने है उहाँहरूसँग है काम गर्न एकदमै गाह्रो भन्दा नि गाह्रो परेको थियो त्यस समय है जुन चाहिँ हामीले भोग्नु परेको थियो है हामीले कुनै समय हाम्रो जातिको निम्ति पनि हामी लडेका थियौँ है तर उहाँहरूको मानसिकता उहाँहरूको सोचले गर्दा हामी एकदमै गाह्रो परिरहेको थियो उहाँहरूसँग काम गर्नु है किनभने जब सोच मिल्दैन मान्छेको जब विचार धारणा मिल्दैन एकदमै गाह्रो पर्दोरहेछ है आफ्नो जातिको निम्ति है हामीले धेरै कुराहरू सोचेका थियौँ है धेरैबारेमा सोचेका थियौँ धेरै कुरा हामीले हाम्रो जातिको उत्थानको निम्ति गर्नुपर्छ भनेर तर कतिपय त्यस्ता कुविचार अनि कुमानसिकता बोक्ने हाम्रा मानिसहरूले धेरै भन्दा धेरै हामीलाई रिस आह्रिस लाञ्छना आलोचना गर्ने गर्थे है त्यसबारे भन्न पर्दाखेरि है हामीले यस समस्यालाई कसरी समाधान गर्ने भन्नेपट्टि लाग्यौँ हामीले उहाँहरू जस्तो है मानिसहरूसँग है उहाँहरू जस्तो व्यक्तिहरूसँग कस्तो प्रकारले हामीले ह्यान्डल गर्ने कसरी डिल गर्ने कसरी जोगाजोग गर्ने भन्नेबारे भन्दाखेरि हामीले आफैलाई शान्त राखेर है आफैलाई एकदम धैर्य राखेर उहाँहरूको विचारलाई अघि ल्याएर उहाँहरूलाई हामीले अगाडि ल्याएर उहाँहरूको विचारलाई उहाँको जुन सोचलाई सुविचार बनाएर हामीले धेरै हाम्रो समाधान गर्नेपट्टि लाग्यौँ समस्याहरूको समाधान गर्नेपट्टि लाग्यौँ है किनभने हामी सबै नै एउटा हाम्रो कतिपय है समयबारे है नमिल्नालाई मिल् जुन हाम्रो मिल्ने सोच मिल्ने मिलेका थिएनन् है त्यस्ता मान्छेहरूसँग हामीले धेरै समस्या भोग्न पर्थ्यो तर पनि हामीले समस्यालाई बढोत्तर रूपमा लिन होइन हामीले समाधान गर्नपट्टि लाग्यौँ है किनभने हामीलाई समस्यालाई बढाउनु समस्याको समाधानपट्टि लाग्नै पर्थ्यो किनभने हामीलाई मिलेर काम गर्नु थियो है मिलेर एक भएर एकीकृत भएर काम गर्नु थियो किनभने हाम्रो लागि एक थुकी सुकी हजार थुकी नदी भनेजस्तै हामी सबैजना एकमुस्ट भइ है हामी टुटेर होइन जुटेर केही कुरा गर्नुपर्छ भन्ने हामीले सोचेका थियौँ र यसरी नै हामीले सबैजना मिलेर उहाँहरूको मानसिकतालाई बुझेर उहाँहरूलाई अघि ल्याइ उहाँहरूको कुरा है लाई हामीले बढोत्तर दिएर उहाँहरूसँग मायाले रिसराग होइन मायाले जितेर उहाँहरूलाई है यसरी हामीले समाधान गर्न खोज्यौँ है जुन एकदमै गाह्रो थियो है यो समस्या भनेको है तपाईँ हामीले मात्रै होइन सबैले भोग्छ नि धेरैजनाले भोगिरहेका हुन्छन् है किनभने कतिपय कामहरूमा हाम्रो विचारधारा मिल्दैन है यसबारे चाहिँ हामीले आफूलाई धैर्य राखेर है हामीले समस्याको समाधानपट्टि जानु जरुरत हुन्छ जुन चाहिँ एकदमै अनिवार्य छ